हेलो भाइ कालिम्पोङबाट बोल्नु भएको हो अँ नमस्ते नमस्ते तपाईँको होटेलको नाम चाहिँ के भयो ए होटेलको ट्रेसको म्यानेजर है अच्छा मलाई होटेल ट्रेस चाहिँ कालिम्पोङ टाउनमा आएपछि कतापट्टि पर्छ होला नि म हजुर हजुर अँ त्यहाँ मानिलिउँ सम्झौँ बस स्ट्यान्ड भने नि बस स्ट्यान्डदेखि कतिको डिस्टेन्स जस्तो पर्छ होला हौ मतलब टाइम हेरर गाडीमा हो भने कस्तो पाँच मिनटमा पुगिन्छ अच्छा अच्छा म दार्जिलिङबाट आएको कि स्टुडेन्टहरूलाई यसो अब एजुकेसन टुरमा लिएर आएको बोइज पनि छ गर्ल्स पनि छ कि अनि वान नाइट टू नाइट हुन्छ आज आइपुगेको छौँ आज हामी बस्छौँ भोलि या वरिपरि टुर गर्छौँ बेलुका बस्छौँ पर्सी फर्किन्छौँ है त्यसमा अब अहिले आउँदाखेरि द म तपाईँको होटलमा आएर त्यो म तपाईँहरूको अब के चाहिँ छ त्यो त बुझौँला कि त्यो भन्दा पहिला रुम एभाइलेबल छ कि छैन मलाई के भने गर्ल्सलाई सेपरेट चाहियो गर्ल्स बोइजलाई सेपरेट डोर्मिटोरी छ भने नि हुन्छ हजुर गर्ल्स चाहिँ गर्ल्स चाहिँ फाइभ छ कि बोइज चाहिँ दसजाना छ केटाहरूलाई चाहिँ एउटा डोर्मिटोरी भएदेखि नै हुन्छ पाँचवटा बेड भएको त्यस्तो भए नि गर्ल्सहरूलाई दुईवटा रुम सेपरेट भयो भने एटेच बाथरुमहरू भएको रुमहरू भयो भनी

अँ कम्बाइन्ड गर हामीलाई मलाई अब हजुर हजुर हेर्नु है अनि त्यो सँगसँगै अब तपाईँहरूले अब हामी चाहिँ यहाँ आज गाडी लिएर आएको छौँ है यहाँ ल्याएर त्यो गाडी त अब पर्सी फर्किँदा त्यही भयो तर लोकलमा लोकल यसो अब यता उता घुम्नुहरू चाहिँ हाम्रो गाडीलाई त अब ड्राइभरलाई त त्यही लोकेसनहरू त थाहा छैन तपाईँले यहाँ यसो दुईवटा जस्तो गाडी दुईववटा त होइन तिनवटा लाग्छ होला तिनवटा जस्तो गाडीहरू लोकल साइट सिन अब हामीलाई चाहिएको ठाउँहरूमा यसो म घुमाइ दिने गाडी बन्दबस्त गरिदिनु सक्नुहुन्छ होला नि हुन्छ भाइ म आउँदैछु ल थ्याङ्क यू